हेलो दिदी सुन्नुहोस् न मैले तपाईँकोबाट अस्ति टिसर्ट लिएको थिएँ नि त्यो टिसर्ट कस्तो राम्रो रहेछ तपाईँले भन्नुहुँदै थियो नि एकदम क्वालिटी राम्रो छ भनेर मैले घर आएर ट्राई गरेँ कि अन्त त्यो मैले लगाएर पनि ट्राई गरेँ एकदमै कम्फोर्टेबल हुन्छ नि त्यो बडीमा कम कस्तो भन्नु अब एकदमै राम्रोसँगले फिट भयो हो अन्त कलरहरू पनि कस्तो मजाको देख्यो अनुहारै ग्लो गऱ्यो तपाईँको त्यो किनेको टिसर्टले चाहिँ थ्याङ्क्यु ल